दार्जिलिङ जिल्लामा उप उपलब्ध मुख्य स्वास्थ र अन्य सेवाहरू चाहिँ भनौँ मैले अघि भनेजस्तै स्वास्थ्य केन्द्रहरू छन् अस्पतालहरू छन् तर एकदमै टाढा टाढा छन् एउटा त पाहाडी भेकले गर्दा पनि र सुविधाजनक बाटोको सुविधा नभएको कारणले गर्दा पनि धेरै नै समयहरू लाग्ने गर्छन् र बल्ल बल्ल भएको अस्पतालमा पनि अत्याधुनिक मसिनहरू छैनन् जसले चाहिँ बिमारी डिटेक गरोस् एक्स एक्सरेहरू राम्रो रिपोर्ट आवोस् त्यस्तो सुविधाहरू छैनन् र स्थानीय मानिसहरूका निम्ति त सरकारी स्वास्थ्य केन्द्रहरू भएको कारणले गर्दाखेरि सस्तै छ भन्नु पर्छ सस्तो त सस्तै हो तर भनौँ मा मानिस धेरै छन् स्वास्थ्य केन्द्रहरू एकदमै कम्ती छन् र कोविड महामारीको समयमा अस्पतालहरूले एकदमै सावधानीपूर्वक काम गरे उनीहरूले आइसोलेसन केन्द्रहरू बनाए है र एउटा अस्पताल त लजलाई त अस्ति त्रिवेणी मा भएको डिजिएचसी हुँदाखेरि बनाएको एउटा लजलाई चाहिँ कोविड हस्पिटलै भनेर कोविडकै निम्ति मात्रै डाक्टरहरू राखिए है त्यसको एउटा उयो पनि गर्नुपर्छ हामीले त्यस्तो प्रकारले काम गरे उनीहरूले राम्रै भए राम्रैसँग काम गरे र पाहाडमा कोविडले त्यति धेरै प्रभाव पनि पारेन जति समतलमा पारे त्यति प्रभाव चाहिँ देखिएन पाहाडमा